भारतका सबैभन्दा लोकप्रिय खेलहरूमा चाहिँ क्रिकेट फुटबल भलिबल आदिलाई लिन सकिन्छ ब्याडमिन्टन पनि लोकप्रिय खेल नै हो ब्याडमिन्टन चेस आदिहरू पनि अनि अब यो भाला हान्नेहरू भयो तीहरू पनि लोकप्रिय नै छन् र भारतको जुन राष्ट्रिय खेल छ हक्की यो चाहिँ त्यति धेरै लोकप्रिय नभए पनि विशिष्ट खेल नै रहेको छ र प्रसिद्ध धावकहरूमध्ये हामी मिल्खा सिंहको नाम उल्लेखनीय नै छ